मेरो ठाउँमा चाहिँ सुरु गर्नुपर्ने कामहरूभरिमा चाहिँ अब ज के अरे जलपाइगुडी डिक्ट्रिक्ट भएकोले गर्दा केही कुराको कमी त छैन सबै कुरा पाइन्छ लुगाफाटा जुत्तादेखि लिएर हरेक सरसामान घरको अनि तर मेरो गाउँमा मेरो वरिपरि चाहिँ के कुराको चाहिँ व्यापार गर्नु म चाहन्छु भने चाहिँ एउटा राम्रो दोकान जस्तै त्यसमा सबै कुरो पाइने लुगाको जुत्ताको अन्त कस्मेटिक किनभने हामीले एउटा अलिकति राम्रो ब्रान्डेड लुगा अथवा जुत्ता किन्नुको लागि चाहिँ हामी कि त मेन जलपाइगुडी टाउन जानुपर्यो कि त सिलगढी जानुपर्यो अनि कस्मेटिकहरू पनि किनभने सबै केटीहरूले अब कस्मेटिक युज गर्छ र त्यसको लागि चाहिँ प्राय जस्तो चाहिँ हामी जलपाइगुडी पुग्नुपर्छ एउटा क्रिम सक्यो भने अन्त एउटा लिप्स्टिक सक्यो भने कि सिलगढी कि जलपाइगुडी त्यसै कारणले चाहिँ मेरो ठाउँमा चाहिँ म चाहिँ व्यापार गर्नु चाहिँ यसकै चाहन्छु किनभने यो ब्रान्डेड हतपत पाइँदैन वरिपरि र बाहिरबाट ल्याएर चाहिँ आफ्नो गाउँमा बेच्नु पायो र आफ्नो वरिपरिकोले पनि त्यो ब्रान्डको लुगा जुत्ता लगाउनु इच्छा गरिरहेको हुन्छ त्यसै कारणले गर्दाखेरि चाहिँ ब्रान्डेड लुगा जुत्ता अनि कस्मेटिक कस्मेटिक चाहिँ अब कस्तो भने हरेक केटीहरूले युज गर्छ जस्तै चाहे त्यो बगानमा जाओस् या कुनै अफिसतिर काम गरोस् जे पनि होस् केटीहरूले लिप्स्टिक सन्सस्क्रिन जस्तै फाउन्डेसन यो सहै युज गर्छ स्टुडेन्टहरूले पनि युज गर्छ र त्यो राम्रो क्वालिटीको पाइँदैन त्यही कारणले गर्दाखेरि चाहिँ अब राम्रो ब्रान्ड जस्तै अब त्यसमा चाहिँ अलिकति आइडिया छ मलाई जस्तै अब मेभ्लिन लेक्मी अन्त यो कतिवटा ब्रान्डको चाहिँ ल्याएर मेरो ठाउँमा दोकान खोल्नु पाएँ भने चाहिँ म उनीहरूलाई बुझाउनु पनि सक्छु कि कति एजकोले कुन चाहिँ लगाउनुपर्ने अनि जस्तै स्किनको प्रब्लम हुन्छ कतिजनाको ड्राई हुन्छ कतिजनाको ओइली स्क्रिन स्किन हुन्छ त्यो अनुसार चाहिँ म उनीहरूलाई सजेस्ट गरेर चाहिँ बेच्नु सकेछु भने चाहिँ त्यो राम्रो हुन्छ किनभने अरूलाई पठाएको अरूले लगाएको देखेर त हुँदैन आफ्नो आफ्नो स्किन टाइप हुन्छ होइन अनि ब्रान्ड पनि तपाईँको लुगा जुत्तामा चाहिँ एडिडास नाइकी पुमा यो सबै चाहिँ कि जलपाइगुडी कि सिलगढीमा मात्रै पाइन्छ हाम्रो त्यो सानोसानो ठाउँतिर पाउँदैन त्यही भएकोले गर्दाखेरि चाहिँ यो ब्रान्डेडको सामानहरू चाहिँ ल्याएर म एउटा दोकान सोरुम जस्तै खोल्नु चाहन्छु र लुगाको एकपट्टि जुत्ताको एकपट्टि अनि कस्मेटिक एकपट्टि खोल्नु चाहन्छु